ए नमस्ते ए हजुर हजुर भन्नुहोस् न हजुर भन्नुहोस् न हजुर हजुर ए हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर विशेष चाहिँ अब त्यो हामीले डिस्पोजल जुन कुराहरू छ नि अहिले सबबाट हामीले गर्दैछौँ होइन जतिपनि एरियाहरूलाई क्लिन गर्ने काम गर्दैछौँ होइन विशेष गरी अब हाम्रो जतिजना पनि यहाँनिर वरकर्सहरू छन् यिनीहरूले काम गर्दैछ है र अब अहिले हामीले एउटा कस्तो बनाएको छौँ भने बिहान छ बजीदेखि छ बजीसम्म बिहान बिहानै एकपल्ट बिहानै हाम्रो म्युनिसिपालिटीको गाडीले सहर भिजिट गर्छ है र जतिपनि मैला सामान फ्याँक्ने डिस्पोजल सामानहरू छ है यसलाई बिहानै उठएर लाने र बेलुकी पनि त्यसरी नै गर्ने जतिपनि हामीले यहाँ मान्छेहरूलाई पनि जनताहरूलाई पनि साधन प्रचार सबैलाई भनौँ न एउटा मै नै चलाइ रहेको छौँ कि तपाईँहरूले तपाईँहरूको घरको जतिपनि मैला कुचेला छ है र हाम्रो म्युनिसिपालिटीको गाडी आउँछ र तपाईँहरूको घर आँगनमा अगाडि र जहाँसम्म गाडी आइपुग्छ है त्यहाँ राखिदिनु यदि कसैको घरमा गाडी नआइपुग्ने अलिकति अप्ठ्यारो जग्गा चेपचापमा छ भने उहाँहरूले गाडी आउने जग्गामा लिएर बिहान छ बजी भित्रमा तपाईँहरूले ल्याइदिनु भनेर हाम्रो एउटा हामीले यहाँ सहरमा महिम नै छेडेको छौँ है र त्यो काम हुँदैछ पनि हुँदैछ अहिले हामीले

हजुर हजुर

हजुर हजुर भएन मेन कुरा यस्तो हो नि त आफू मात्रै सफा बसेर भएन नि त सबैलाई सफा राख्नु सक्यो भने राम्रो हुन्छ हाम्रो चाहिँ सोच सोचाइ

हजुर हजुर होइन होइन अहिले पनि त्यहाँ के अरे गाडी त कुद्नु त कुदैन कि गाडी चााहिँ त्यहाँ कस्तो हुन्छ भने त्यहाँ होटेल लाइनको सामान केही छ भने बेलुका कि नभए बिहान बिहानै मात्रै हामीले अलाउ गरेको छौँ हो जतिपनि गाडीहरूलाई अन्त अहिले दिउँसो त कुदैन हजुर कत् हजुर हजुर हजुर त्यो अब त्यो त तपाईँहरूले हामीलाई एनजिओ थ्रूबाट नभए उसको थ्रूबाट हेल्प गर्नुपर्छ त्यो त अब एकदम राम्रो कुरो हो नि हामी पनि गरिरहेको छौँ तपाईँहरू पनि हातेमालो गरेर हामीले दार्जिलिङ सहरलाई सफा गर्नु सक्यौँ भने त त्यो तपाईँको पनि धन हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ यो एकदम राम्रो कुरा हो हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ तपाईँलाई पनि स्वागत छ हुन्छ